प्राकृतिक अब प्रकोपले बिनास पुऱ्याएको कुराहरू त अब मलाई त्यति याद भएन होइन जति याद छ अब पहिलाको अब हामीले अबो पुर्खा होइन बाजे पुर्खा अब बोज्यूहरूले हामीले अब भन्नुभएको कुराहरू होइन अब हामीलाई के अब मा आएको छ भने देखिलाई चाहिँ अब हामीले सुनेको कुरामा चाहिँ के आएको छ भने देखिलाई चाहिँ अब उन्नाइस सौ उन्नाइस सौ अब असर अठसठीमा चाहिँ अब हाम्रो गाउँमा चै हैन मानिसहरूले चाहिँ अब आफ्नो ज्यान गुमाउनु पऱ्यो किनभने देखिलाई चाहिँ अब त्यो उन्नाइस सौ अठसठीमा चाहिँ हाम्रो अब हाम्रो गाउँमा चाहिँ अब धेरै ठुलो अब पहिरो आएर चाहिँ होइन अब मानिसहरूको मृत्यु भएको थियो कति मानिसहरूले आफ्नो अब परिवारलाई गुमाउनु परेको थियो र त्यसैकारणले चाहिँ अब हाम्रो कति गाउँहरू चाहिँ अब माथिदेखिको तल तल माथिदेखिको माथिल्लो गाउँदेखिको तल्लो गाउँ हो त्यसरी सर्नु पऱ्यो होइन त्यो कुरा पनि अब म त्यस्तै अब भन्नु पर्दा चाहिँ अब त्यस्तो भनिन्छ अब हुन त के हो तर होइन हामीलाई त थाहा भएन तर सुन्नमा चाहिँ अब त्यस्तै आएको छ अहिले हामीले सुन्नुमा आएको चाहिँ